ओई त्यो अस्तिको दिन किनेको छुरी थियो नि त्यो छुरी आमामामामा के साह्रो जति धार लाउँदा नि नलाग्ने भुत्ते पैसै खेरो गयो पैसै खेरो गयो त्यो फलाम पनि कस्तो परेको देख्दा चाहिँ टल्केको तर पछाडि खिया लागेर क्या राख्दै गए पछि अलिकति पानी लागेपछि खिया पनि लाग्ने भुत्ते पनि पानी काट्ने छुरी क्या भुत्ते न भुत्ते अब मलाई त ठयाक्कै मन परेन पक्रिनु नि अप्ठ्यारो हात पनि मेरो ठेला पनि उठ्यो त्यो चलाएकोले क्या बलले मात्र काट्नु पर्ने एउटा मन परेन एउटा मेरो पैसै खेरो गोयो त्यो त्यो छुरीलाई त म देख्दै रिस उठ्ने भइसकेको छ क्या त्यो छुरी चाहिँ साह्रै नराम्रो पऱ्यो योपालि छुरी चाहिँ